अब हाम्रो गाउँमा चाहिँ होइन फुलहरू चाहिँ अब सबैले राम्रो राम्रो फुलहरू रोप्छ अनि फुल सयपत्री फुलहरू चाहिँ अब त्यो दिवालीको त्यहाँ दसैँ दिवालीको बिचमा एकदमै राम्रो फुलिरहेको हुन्छ अनि फुल अब कस्तो फुलहरू पनि अब नाम त मलाई अलिक त्यति सारो याद छैन होइन तर पनि अब त्यो घरमै आफ्नो अब त्यो आमाले नि अब त्यो लेडिज पडसहरू अनि थुप्रै फुलहरू घरमा नि रोपेको छ अनि गाउँ घरमा सबैकोमा अब धेरै क्या धेरै अब राम्रो राम्रो फुलहरू सबैले लगाउनु पनि भएको छ अनि हेर्दाखेरि पनि अब आफूलाई एकदम राम्रो लाग्ने खुसी हुने होइन अब त्यस्तो खालको छ वातावरण अब गाउँमा सबैले त फुल रोप्छ अनि फुलमा अब नामहरू चाहिँ त्यति सारो यादै छैन होइन त्यसैले नाम चाहिँ अब भन्नु अलिक उयो अलिक नाम चाहिँ भन्नु चाहिँ अब यति अप्ठ्यारो हुन्छ अनि त्यो दसैँ दिवालीको छेकमा अब त्यो सयपत्री एकदम सबैको घरमा होइन कोही पटमा कोही अब बारीमा ढकमक्क एकदम राम्रो फुलिरहेको अनि फुलहरू अब राम्रो राम्रो फुलहरू सबैको घरमै रोपिरहेको हुन्छ होइन अब त्यसले अब गाउँमा अब कसैकोमा एउटा फुल छ भने अर्को फुल अर्कोकोमा अर्को हुन्छ त्यसैले अब गाउँघरबाट ल्यायो हेइन यता अब साटासाट पनि गर्ने गर्छ अब फुलको त्यति